मेरो घरको किचनमा चाहिँ के के सामानहरू छ भन्दाखेरि चाहिँ एउटा त कुकर भयो जसमा चाहिँ भातहरू पकाउँछ दालहरू पकाउँछ अनि अर्को चाहिँ कराई भयो त्यो सब्जीहरू पकाउँछ जहाँ मासु पकाउनुसक्छ जहाँ सब्जीहरू पकाउँछ अनि राइस कुकर छ अनि पुन पुन्यु छ अनि के के छ भन्दाखेरि डल्ले भाँडा छ जहाँ चाहिँ दुधहरू उमाल्न सक्छ डेक्ची छ जहाँ चाहिँ चिया पकाउनुसक्छ अनि कपहरू छ अनि चम्ची छ जुन चाहिँले भात खानुको लागि जुन चाहिँ भात खानुको लागि सहायता हुन्छ अनि तपाईँको यो काँटा भयो त्यहाँदेखि झर्ना छ त्यहाँदेखि मक्टु छ ताप्के छ जसले चाहिँ चियाहरू पकाउन सक्छ अनि राइस कुकर पनि भयो

किचनमा चाहिँ एउटा टेबल पनि छ अनि चौकीहरू पनि छ जहाँ चाहिँ अब बसेर खानुसक्छ अनि ग्लास ग्लासहरू भयो बटुकाहरू भयो त्यहाँदेखि थाल भयो अनि के छ भन्दाखेरि

ठुल्ठुलो डेक्ची भयो अनि चामल राख्ने बक्सा भयो अनि सब्जी राख्ने स्ट्यान्ड भयो अनि फ्राइन प्यान भयो अनि इन्डक्सन पनि छ ग्यास भयो अनि चुला पनि छ